कालेबुङ जिल्लामा सांस्कृतिक पर्वहरू त धेरै छ प्रत्येक जातिको आफ्नो आफ्नो पर्व छ जस्तै हिन्दू धर्ममा दसैँ तिहार होली सङ्क्रान्ति इत्यादि मनाइन्छ त्यस्तै बुद्धिस्टमा उनीहरूले लोसर चेचु बुद्ध जयन्ती यस्तो धेरै मनाइन्छ क्रिस्चियनमा पनि त्यही प्रकारले चाडहरू छ जसमा क्रिसमस ट्री इस्टर होलीडे यस्तोहरू धेरै मनाइन्छ गुड फ्राइडे धेरै किसिमको आफ्आफ्नो संस्कृति झल्काउनको लागि धर्म अवलम्बीहरू आफ्नो आफ्नो धर्म अवलम्बी उनीहरूले सांस्कृतिक हिसाबले मनाउँछ त्यही प्रकारले अब जाति जातिमा पनि आफ्नो आफ्नो सांस्कृतिक झल्काउँदै पर्वहरूमा आफ्नो वेशभुषा धर्म इष्टहरूले आफ्नो धर्म हिसाबले आफ्आफ्नो जातिको आफ्आफ्नो विधिद्वारा उनीहरूले चाडपर्व मनाउँछ पर्वहरू स्थानीय मान्छेहरूले परम्परालाई परम्परालाई विश्वासलाई यसरी नै लम्बाउँदै पूर्वजहरूले जुन प्रकारले मनाइरहेछ त्यसलाई नै पछ्याउँदै त्यो विषयलाई त्यस संस्कृतिलाई अगाडि बढाउँदै आफ्आफ्नो धर्म अवलम्वीहरूले चाडपर्वहरू आफ्नो जात वा धर्मको हिसाबले त्यस्तो प्रकारले अगाडि बढाउँछ